मेरो जात चाहिँ भुजेल हो अनि हामी चाहिँ पूजाहरू चाहिँ के के गर्छ भन्दाखेरि सरस्वती पूजाहरू गर्छ सरस्वती पुजा चैँ हाम्रो हाम्रो जातबाट चाहिँ सरसती पूजा किन गर्छ भन्दाखेरि सरस्वती पूजातिर हामीले ब्रतहरू राख्यो भने अनि भगवान्लाई राम्रो गर्यो भने चाहिँ सरस्वती माताले चाहिँ हामीलाई ज्ञान दिन्छ भनिकन राम्रो कुराहरू अरूकोबाट सुनेको छु त्यही भएर ज्ञानको निम्ति